धेरै वर्षहरूमा कृषिमा धेरै परिवर्तन आएको छ र पहिला गाउँको बिरुवाहरू रोपेर साग सब्जी उमार्थ्यो त अहिले ब्लकले दिएको बिरुवाहरू बाट राम्रो राम्रो फलफुल साग सब्जीहरू उम्रिँदैछ पहिला गोरुले बारी जोत्थ्यो त अहिले ट्र्याकटरले जोत्छ अनि ट्र्याकटरले जोत्दाखेरि मलिलो माटो हुन्छ अनि मलिलो माटोमा रोप्दाखेरि ब्लकले दिएको बिउ अझै राम्रो फलफुल साग सब्जी भएर आउँछ